हेलो हजुर भन्नुहोस् हजुर हजुर ए तपाईँलाई घुमाइदिनु पर्ने गुम्बाहरू अब यहाँ कालिम्पोङमा चाहिँ तपाईँको एउटा छ एकदमै फेमस गुम्बा छ माथि दुर्पिन डाँडा छ है दुर्पिनमा एउटा गुम्बा छ त्यहाँदेखिको दस माइलमा छ एघार माइलमा छ शाक्य गुम्बा छ थुङ्सा गुम्बा छ है अनि अरू अरू जग्गाहरू पनि छ यस्तो तामाङ गुम्बा भयो थुप्रो छ गुम्बाहरू तपाईँ आउनुहोस् न कता कता जानु मन लाग्छ तपाईँलाई म सबै गुम्बाहरू घुमाइदिन्छु

सुन्नुभएको छ होला दुर्पिन गुम्बा त है हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ तपाईँ आउनुहोस् न मलाई कन्ट्याक्ट गर्नुहोस् मेरो नम्बर हालिदिन्छु तपाईँलाई हो अँ म तपाईँलाई गुम्बाहरू घुमाइदिन्छु नि सबै मलाई त तपाईँले जति बेला पनि तपाईँले मलाई कल गर्नु सकिहाल्नुहुन्छ जति बेला पनि म तपाईँलाई नम्बर दिन्छु मलाई फोन गर्नुहोस् म तपाईँलाई घुमाइदिन्छु सबै मनास्ट्रिजहरू हवस् हुन्छ हुन्छ